लेख्दाखेरि अब ध्यान त एकदम हुनैपर्छ किनकि अब ध्यानै छैन यता उति गरेको छ भने कसरी लेख्ने होइन ध्यान त हुनै पऱ्यो जसरी पनि अब डायरी के तपाईँ नियमित डायरी पत्रिकाहरू लेख्नुहन्छ अँ डायरी पत्रिकाहरू लेख्छु कहिले कहीँ डायरी डायरी अब पत्रिका त लेख्नु भएन डायरी डायरी चाहिँ अब कहिले कहीँ हुन्छ आफ्नो जीवनको बारेमा अब कोहीबेला आफूलाई आफ्नो मुड कस्तो भइराखेको हुन्छ होइन आफ्नो आफ्नो मनको कुराहरू अब पोख्न पोख्न नपाउँदाखेरि अब डायरीतिर ले डायरीतिर लेख्ने गर्छु कहिले कहीँ अब डेली त होइन कहिले कहीँ लेख्छु अब लेख्दाखेरि अब त्यही त आफ्नो सामान आफ्नो भाषामा लेख्नु लेख्छु आफ्नो भाषामा किनकि आफ्नो भाषा आफ्नो मातृभूमि होइन आफू जन्मिएको सानोदेखि अब सिकेको भाषा अब सबै अब बुझ्ने आफूले बुझ्ने अरूले बुझ्ने भनेकै आफ्नै भाषा हो आफ्नै आफ्नै भाषा संस्कृति हो त्यही भएर चाहिँ अब आफ्नै भाषामा लेख्ने गर्छु